तपाईँ कहाँ जन्मिनु भयो अनि तपाईँ कहाँ हुर्किनु भयो अनि अहिले कालिम्पोङमा तपाईँ यहाँ हुनुहुन्छ यहाँ कसरी आइपुग्नु भयो

टिस्टा भ्याली थियो त्यहाँदेखि त्यहाँ टिस्टा भ्यालीदेखि सिलगढी आउनुपर्ने पेमेन्ट लिनु त्यहाँदेखि त्यो स साह्रे उयो भयो ढिलो भयो हामीलाई पैसा पनि हामीलाई ढिलो पाउने भयो भनेर बाउले भनी बस्थ्यो त्यहाँदेखि त्यहाँबाट फेरि सिलगढी आयो सिलगढी आएर हामी बस्यो त्यहाँदेखि बाउले पिडब्लूमा नोकरी पायो एउटा जुत्ता खोलेर एउटा मोजा र एउटा खुट्टामा चाहिँ जुत्ता र मोजै लगाएर हाम्रो बाउले काम पायो पिडब्लूमा त्यहाँदेखि पिडब्लूमा काम पाएपछि हामीले उता के अरे मतिगाडा बस्यौँ क्वाटर पाएर क्वार्टर पाएर मतिगाडा बस्दाखेरि त्यहीँ नै हामी हुर्कियौँ बढ्यौँ त्यहीँ नै हामी अब बिहादान पनि भयो त्यहीँबाट त्यहाँदेखि त्यहाँबाट बिहादान भएर चाहिँ म कालिम्पोङ आएको